के तपाईँ एक यादगार चढाइ भए साहसिक यात्राको वर्णन गर्नु सक्नुहुन्छ भन्ने एउटा प्रश्न आयो र त्यो प्रश्नमा म के भन्नु चाहन्छु भने मैले साहित्यिक क्षेत्रमा यस बा यसै बाग्राकोटमा म आफू जन्मिएकै ठाउँमा ति बद्रिमान बद्रिनारायण छेत्री जस्ता साहित्यिक बरिष्ट साहित्यकारहरू जस्ता हरिभक्त कटुवालका जस्ता कुराहरू यहाँ जब बाग्राकोटको साहित्य सम्मेलनमा साहित्यिक सम्मेलनमा केही बसेर सुन्दाखेरि हामीलाई डर लाग्ने कुरा त केही छैन समाजमा एउटा नयाँ परिवर्तन ल्याउने एउटा जुन विचार राखिन्छ र साहित्यिक क्षेत्रमा धेरै कुराहरू यस्तो लेखिएको हुन्छ जुन अब कसैको परिवारसँग को तुलनामा लेखिएको हुन्छ कसैले के को तुलना गरिराखेको हुन्छ कसैले कहीको तुलना तर हामीलाई नै त्यो एउटा जनताको खाँचोलाई त टार्नुको लागि यो साहित्यिकहरू अगाडि सरिरहेको हुन्छ र भनिरहेकै हुन्छ साहित्यिकले डर बोक्ने कुराहरू यहाँ केही जस्तो लागेन मलाई